हाम्रो गाउँतिर चाहिँ धेरै व्यवसायीहरू छन् भन्दा अब सबै सबै कुराहरू पाउँछ तपाईँ सबै कुराहरू पाउन सक्नु हुन्छ तर एउटा कुरा मात्रै पाउन सक्दैन त्यो चाहिँ मेडिकल फेसिलिटिज चाहिँ अब त्यस्तो राम्रो छैन हस्पिटलहरू छैन तर हस्पिटलको हस्पिटलको कुरा सबै लिएर चाहिँ तपाईँले अरू सबै कुराहरू चाहिँ पाउनु सक्नु हुन्छ अन्त हाम्रो नेपालीतिर चाहिँ कस्तो हुन्छ भन्दाखेरि अब नेपालीहरूको दोकान धेरै हुन्छ तर नेपाली चाहिँ किन अब फर्स्टमा चाहिँ उनीहरूले चाहिँ त्यो अब दोकानहरू झट झराझुट्टै पुरा सामानहरू लिएर पूरा सामानहरू हालेर के के गरेर मान्छेहरूलाई बोलाएर खुवाएर गर्छ अन्त हामी देख्न सक्छौँ उनीहरूको दोकान अब धेरै अब त्यो के भन्छ अब उनीहरूको दोकान चाहिँ अब त्यस्तो चल्दैन क्या अब चल्छ तर अब तिनीहरूको अब के के ऋणहरू लिएर त्यो ऋण तिर्दा ठिकै हुन्छ अन्त दोकान जज जस्तै त्यो फर्स्टमा झटाझट्टै थियो त्यस्तै त्यो पछि चाहिँ हुँदैन उनीहरूको दोकान त सुक्दै जान्छ अन्त हामी हेर्न सक्छौँ यो कैयाँहरूको दोकानहरू हुन्छ नि अब बिहारी यो बाहिरबाट आएको मान्छेहरूको चाहिँ अब उनीहरूले अब फर्स्ट यत्रोबाट कुराबाट बिजनेस गर्छ तर उनीहरूले चाहिँ अब धेरै अघि अघिबाट सानो सानोबाट स्टार्ट गर्छ तर लास्टमा गएर ठुलो ठुलो बिजनेस गर्छ तर हाम्रो नेपालीहरूले चाहिँ फर्स्टमा ठुलो आँटछ अन्त लास्टमा चाहिँ जिरोमा भएर बस्छ